हजुर हजुर ए ला के विषयमा जानकारी होला है ए फेस्टिबल र सेलिब्रेसनको बारेमा ए हजुर हाम्रो दार्जिलिङमा त यहाँ पुरा छ फेस्टिबलहरू मनौ मनाइन्छ तर सबैभन्दा बेसी मनाउनु चाहिँ दसैँ र दीपावली हो सबैजनाले मनाइन्छ त्यो चाहिँ तेतिबेला चाहिँ अब धेरै उज्यालो हुन्छ दिनहरूम् राम्रो हुन्छ अक्टोबर नोभेम्बरमा पर्छ यो महिना हो अन्त दसैँमा चाहिँ यहाँ दार्जिलिङको चौरस्तामा ठुलो पूजा गरिन्छ नौरथाको नौ दिनको पूजा हुन्छ नि नानी त्यो गरिन्छ त्यान त्यो भएपछि फुलपातिमा फुलपातिमा देवीको उइसमा गरेर घुमाउँछ देवीलाई वरिपरि हो गाडीमा उयो गरेर रथयात्रा गराउँछ अन्त दसैँको मेन दसैँमा चाहिँ ठुलोहरूको घरमा गएर टिका लगाउछौँ सानाहरूले आशीर्वाद थाप्छौँ साना सानाहरूले ठुलोको हातबाट टिका लगाएपछि आशीर्वादहरू थाप्छौँ त्यहाँदेखि खानापिना खान्छौँ यसरी रमाइलो गर्छौँ र दिपावलीमा चाहिँ मेन चाहिँ झन् दिपावली झन् हाम्रो मुख्य चाड हो किनभने लक्ष्मी पूजा गर्छौँ पुरा उज्यालो बनाएर घरहरू दियो बत्ती बालेर गोबरले उयेसहरू लिपेर गर्छौँ हो त्यो दिन चाहिँ हामी मासु मङ्सहरू त्यस्तो केही खाँदैनौँ त्यहाँदेखि देउसी भैलोहरू खल्छौँ लक्ष्मी पूजाको भोलि लक्ष्मी पूजाको दिन भैलो खल्छौँ त्यहाँदेखि भोलिपल्ट देउसे खल्छौँ केटाहरूले खेल्छ देउसी चाहिँ भैलो चाहिँ केटीहरूले हो अन्त रमाइलो गर्छौँ दिवालीमा धेरै रमाइलो गर्छौँ भाइटिकाहरू हुन्छ दिवालीको टाइममा नाचगान हुन्छ अन्त अरू केही थियो नानी हजुर हवस् हुन्छ हुन्छ हजुर